मलाई मनपर्ने बस्तीको चामल कालो दाल सिद्राको अचार अनि मोमो चाउमिन इडली डोसा यस्तैहरू मनपर्छ र हामी दसैँ औँसीमा पनि हामी दसैँमा है पक्कु बनाएर खसीको मासुहरू राख्छौँ र त्यसरी पक्कु बनाएर हामी खान्छौँ अनि त्यसमा चाम चिउरा दही चिउरा केरा अनि हामी कर्ची मर्ची भन्छौँ त्यस्तोहरू खान्छौँ पचाउनी